ठिकै छौ तिमीहरूको यसो तिमी त अब यता होटेलमा काम गर्दै गरेको अब सँगै हामीले काम गरेको होटेलमा होइन बादमा मैले छोडेँ तिमी त अझैसम्म गर्दै रहेछौ होइन तिमी नमनमको सिफ्ट छौ अहिले होइन प्रेजेन्ट्ली र अब त्यहाँनिर मैले अब सुन्दा ओर्दाखेरि अब सबैको मुखमा सुन्दाव ओर्दाखेरि राम्रो पाउँछ भनेर सुनेको थिएँ अन्त त्यहाँनिर चाहिँ मलाई मेसली मोस्टली अब उयो टेस्ट गर्नु मन लागेको थियो होइन त्यसमा त अब तिम्रो प्रिफर कस्तो छ होइन बेटर छ कि अब राम्रो छ कि नराम्रो छ तिमी त सेफ हो तिम्रै हातबाट खाइबसेको राम्रै थियो अहिले त अब कस्तो भएको छ त्यो थाहा थाहा भएन मलाई दुई वर्ष जस्तो भइसक्यो हो काम छोडेको होइन त्यही कारण